म मेरो आफ्नो घर परिवार मेरो जहान परिवार म मेरो पत्नी मेरो दुइजना छोरासित सँगै बस्न सधैँको खुसीले जुन हामी उयो थियो मेरो थियो सपना थियो मेरो नानीहरूलाई मैले सानोदेखि हुर्काई बढाई गरी स्कुल पढाएर मेरो नानीको साथमा बस्नु आफ्नो घरमा घर परिवारसित एक साथमा बस्नु बस्नु पाउँदाखेरि एकदम म खुसी भएर म आफ्नो परिवारसित खुसीसित बस्नु बस्छु म र प्रत्येक कुरामा म मेरो परिवारलाई सधैँको रितलाई खुसी तुल्याएर राख्नु चहान्छु म उनीहरूलाई कुनै कुराको दुःख तकलिफ दिन भने चाहदिनँ प्रत्येक कुरामा म उनीहरूलाई खुसीयाली ल्याउनु सक्छु म उनीहरूलाई कुनै कुराको उनीहरूलाई धन उनीहरूलाई खानु लगाउनुदेखि लिएर प्रत्येक कुरामा उनीहरूलाई खुसी दिन सक्छु भन्ने आफ्नो मेरो मन विचारलाई मेरो परिवारलाई सुख शान्ति राख्न पाऊँ भन्ने मेरो सपनाधरि पुरा गर्न पाऊँ भन्ने यो बिन्ती गर्दछु